मेरो राज्यको समृद्ध सांस्कृतिक सम्पदाको संरक्षण र संवर्धनामा नेपाली भाषाको भूमिका के रहेको छ भने चाहिँ नेपाली भाषा चाहिँ यता हाम्रो दार्जिलिङभरि नै बोलिने भाषा हो दार्जिलिङ नेपाल धेरै ठाउँमा बोलिने भाषा हो नेपाली भाषाले चाहिँ कसरी संरक्षण र संवर्धन गरेको छ भने चाहिँ नेपाली भाषा चाहिँ पहिलादेखि नै हाम्रो बाजे पुर्खैलीदेखि बोलेर आएको हो अनि यही नेपाली भाषाले गर्दा चाहिँ हामी नेपाली हो भनेर हामी गोर्खा जाति हो भनेर चाहिँ हामीलाई चिनिन्छ